मैले सिलाइ गर्दाखेरि चाहिँ सिलाइको कपडा लिएर धागो दोकानमा जान्छु अनि त्यो कपडामा यो विभिन्न रङको लाछीहरू सिलाइको लाछीहरू फैलाएर राख्छु अनि जुन चाहिँ चाहिँ ब्राइट चहकिलो अनि मिलेको रङ मिलेको देखिन्छ कपडाको रङको ब्याकग्राउन्डमा त्यो अब फुल बनाइनु पर्ने या पातहरू बनाइनु पर्ने रङहरू कुन चाहिँ चाहिँ राम्रोसित मिलेको देखिन्छ त्यस्तो रङहरू चाहिँ म हेरेर छान्ने गर्छु र रङदानी या रङ चयन गर्नुको लागि कुनै के चाहिँ सुझाव दिन चाहन्छु भनेदेखि चाहिँ मान्छेले चाहिँ अहिलेको जमानाअनुसार हुन्छ अब अहिलेको जमाना चाहिँ सबैले चहकिलो रङ मन पराउँछन् तर साह्रो चहकिलो भन्दाखेरि पनि ठिकैको तर धिमा पनि होइन कतिवटा यो धिमा र चहकिलो दुइटै मिसाएर बनाउनु सकियो एउटा बुट्टा हान्नु सक्यो भनेदेखि चाहिँ राम्रो हुन्छ कलर कम्बिनेसन चाहिँ राम्रो गर्नु पर्छ त्यसो गर्दाखेरि चाहिँ त्यसको डल्लै त्यसको इम्प्रेसन चाहिँ राम्रो हुन्छ अनि मलाई मनपर्ने रङहरू चाहिँ ए मेजिन्टा रङ हो रानी कलर भनिन्छ जसलाई अनि अलिभ ग्रिन अनि यो सेडेट कलरहरू जति पनि छ फुलमा होस् या पातमा होस् हरियोमा सेडिङ होस् या फ्लावर्समा भने फुलमा गर्ने सेडिङ होस् त्यस्तो मिलाउँदै गऱ्यो भनेदेखि चाहिँ अझै राम्रो देखिन्छ सिलाइको कुरामा चाहिँ अब बुनाइको कुरामा चाहिँ हेरी हेरी हुन्छ कस्तो चिज चाहिँ तपाईँलाई बनाउनु परेको छ त्यो अनुसार चाहिँ तपाईँले धागो छान्न पऱ्यो कारण टू प्लाईदेखिको धागो चाहिँ अब सिक्स प्लाईहरू एट प्लाईहरू पनि हुनुसक्छ र हामीले जस्तो बेबी सुट बुन्दैछौँ भनेदेखि त्यसरी नै फोर प्लाईको कतिले लिन्छ प्रायःले ने फोर प्लाईको धागो चलाउने गर्छन् त्यसमा चाहिँ सफ्ट हुन्छ अनि धागोमा बेसी भुवाहरू आएको हुनु हुँदैन र भुवा नानीहरूको बेबी सुट बनाउँदाखेरि चाहिँ भुवावाला धागो छान्यो भनेदेखि नानीलाई चि नानीहरूलाई चिलाउँछ अनि त्यसले चाहिँ स्किनमा तिनीहरूको छालामा किसिम किसिमको चिलाउने घाउहरू निस्किनु सक्छ नानीहरूलाई लाउनका लागि असुविधा हुन्छ अनि जतिसक्दो चिल्लो धागो छानेको चाहिँ असल हुन्छ नरम पनि हुनुपऱ्यो त्यो धागो चाहिँ चिलाउने खालको खस्रो खालको चाहिँ हुनु भएन अनि बुनाइ कडा छ भनेदेखि बुनाइ खकुलो छैन तर टाइट खालको बुनाइ छ भनेदेखि चाहिँ ठुलो नम्बरको काँटा चाहिँ ठुलो नम्बर भन्नुको मतलब चाहिँ दस नम्बरको काँटा चाहिँ नगरेर आठ नम्बर नौ नम्बरको काँटा छान्नाले चलाउनलाई चाहिँ बुनाइ ठिक हुन्छ अनि यदि धागो चाहिँ मोटो खालको धागो सिक्स प्लाईको एट प्लाईको धागो छ भनेदेखि चाहिँ काँटा पनि त्यही प्रकारले नै मोटै प्रकारको काँटा चाहिँ छान्नुपर्छ र खकुलो खालको बुनाइ जसको छ जसले भर्खर सिक्दैछ अनि अथवा जसले टाइट बुन्नु सक्दैन खकुलो खालको बुन्छ भनेदेखि चाहिँ उनीहरूको लागि चाहिँ नौ नम्बरको काँटा दस नम्बरको काँटा एघार नम्बर प्रायःले चाहिँ दसले गर्दाखेरि चाहिँ ठिकै हुन्छ यो प्रकारले चाहिँ हामीले धागोको मोटाइ हेरेर पनि हामीले चाहिँ काँटाको नम्बर छान्नुपर्छ अनि राम्रो हुन्छ बुनाइ चाहिँ एक खालको साह्रो खकुलो बुनाइ छ भने पनि राम्रो हुँदैन साह्रो मोटो बुनाइ छ भने पनि टाइट बुनाइ छ भने पनि राम्रो हुँदैन ठिकैको बुन्ने हिसाबले चाहिँ काम गर्नुपर्छ